हेलो ओलाबाट बोल्नु भएको ए हजुर होइन मेरो साथी भोलि दार्जिलिङ पेसोकबाट चाहिँ यहाँनिर सिलगडी आउने वाला छन् त कि अन्त मलाई गाडी चाहिएको थियो र गाडी बुक गर्नुको लागि मैले कल गरेको नि हजुर त्यही त पेसोक लप्चु मुनि हो हजुर त्यही भएर अहिले टिस्टाको बाटो त अब बिग्रेर अहिले एकदमै खराब कन्डिसन छ त्यहाँको रोडको हो त्यताबाट आउन सक्दैन गाडीहरू त्यही कारण त्यही दार्जिलिङ भएर दार्जिलिङ कर्सियङ भएर आउनु पर्छ होइन सिलगडी त्यही कारण चाहिँ अब अलिकति लामै पर्छ त्यही कारण अब तपाईँहरूले अहिले अब यो बाटो खराब पनि छ त्यही कारण अब यसरी लामो बाटो घुमाएर आउँदाखेरि चाहिँ अब तपाईँहरूले भाडाहरू कति के लिनु हुन्छ होला त्यो पनि जानकारी लिनु थियो हो त्यही कारण तपाईँलाई यसो कल गरेको नि ए यत्रो महँगो पर्छ नि अहिले अलिक कम्ती हुँदैन हजुर हजुर हजुर यहाँनिर सिलगडी चाहिँ कहाँनिर भन्नु होस् त यहाँनिर कोलाबारी एक्ता कोलोनी त्यहाँनिर मेन रोडमै छोडी दिनु होस् न त्यहाँनिर त म ल्याउनु आइहाल्छु मेरो साथीलाई नम्बर दिन्छु है यही नम्बर दिँदा हुन्छ यसमै कन्ट्याक्ट गर्छ नि मेरो साथीले हुन्छ भयो है हुन्छ हुन्छ धन्यवाद